हेलो हजुर अच्छा भन्दाखेरि चाहिँ कहिले आज है अच्छा हुन्छ मने हुन्छ हुन्छ म खोजिदिन्छु नि भन्नुहोस् न के कति के हो के गर्नुपर्ने ए अच्छा टोइलेटको लागि है टोइलेटको पाइप फिटिङको लागि अच्छा ए हाटमा लेब्रेज नर्सरीको छेउमा है हुन्छ हुन्छ त्यसो भने हुन्छ त्यो ठिकै छ कतिजना हेल्पर पनि चाहियो होला है दुई दुईजना चाहियो है हजुर त्यसो भने हेल्परको चार्जेसहरू ए मिस्त्री प्लस हेल्परको चार्जेसहरू त तपाईँलाई थाहा छ नि है ए कति दिन जस्तो लाग्छ त्यो तपाईँको एक दिनको लागि है बिहानदेखि है बिहानदेखि बेलुकीसम्म हुन्छ भइहाल्छ नि तपाईँको एड्रेस नर्सरीको छेउमा है अच्छा अच्छा हुन्छ हुन्छ तपाईँको म पठाइदिन्छु नि दुईवटा एकजना मिस्त्री छ एकजना हेल्पर है अच्छा हुन्छ हुन्छ